मैले दुई हजार बिसदेखि चाहिँ बागवानी सुरु गरेको हो किनभने त्यस समय चाहिँ कोभिडले हामीलाई घरमा बस्ने घरमा बस्नु परेको थियो कोभिडको कारणले गर्दा त्यस्तो गर्दाखेरि चाहिँ मैले समय बिताउनको लागि चाहिँ बागवानी सुरु गरेर थुप्रै फुलहरू प्लान्टहरू रोप्ने गरेकी छु